मेरो बाइकको हेरचाह चाहिँ सधैँ बाइकको सरसफाइदेखिको लिएर सबै गर्छु त्यसलाई एकदम मोबिलहरू के कस्तो छ इन्जिन भयो ब्रेक कोइलहरू भयो सबै नै सधैँ नै म चेक गर्ने गर्छु लामो बाटो बाइक चलाउँदाखेरि चाहिँ एकदमै कठिनै पर्छ किनभने ढाड दुख्छ बाट लामो हुँदाखेरि बाइक लामो कुदाउँदाखेरि निद्रा लाग्छ सुती पठाइन्छ एक्सिडेन्ट हुने धेरै भन्दा धेरै एक्सिडेन्ट हुन्छ है र बाटो बाटो रोक्दा जाँदै गर्यो भने चाहिँ राम्रो हुन्छ र एकदमै लामो बाटो टुर गर्दाखेरि चाहिँ तपाईँको चेस्ट गार्डहरू भयो हेलमेटहरू आइग्लासहरू भयो ग्लोबसहरू भयो एन्कलेटहरू बेल्ट सबै गराएर नै बाइक चलाउनु धेरै नै राम्रो हुन्छ